भारतमा धेरैवटा योगा गुरुहरू हुनुहुन्छ हामीले पनि उनीहरूले जस्तो योगा गऱ्यौँ भने हामीलाई रोगहरू लाग्दैन हाम्रो स्वास्थ्य राम्रो हुन्छ हाम्रो स्वास्थ्य राम्रो हुँदै जान्छ हामीले बिहान बिहान उठेर योगा गर्नुपर्छ सिक्नुपर्छ योगा गर्नु तिनीहरूलाई हेरेर तिनीहरू टिभीतिर योगा गरिरहेको हुन्छ तपाईँहरू देख्नु हुन् देख्नुसक्नुहुन्छ तिनीहरूले योगा गरेको सिकेर हामीले पनि सिक्नुपर्छ अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हो रोगहरू लाग्दैन हामीलाई हाम्रो भारतमा सबैभन्दा ज्यादा योगा गरिन्छ बिहान उठेर अरू देशभन्दा हाम्रो प्राइम मिनिस्टर नरेन्द्र मोदीले पनि बिहान उठेर योगा गर्ने गरेको छन् अन्त यो प्राइम मिनिस्टरले गर्ने गरेको छन् हामीले पनि गर्नुपर्छ योगा हाम्रो भारतको सबैभन्दा बेसी योगा गर्ने गरेका छन् अरू देशभन्दा हामीले पनि गर्नुपर्छ त्यही भएर हाम्रो स्वस्थ्य पनि राम्रो हुन्छ हामीलाई रोग लाग्दैन केही कसै केही रोग पनि लाग्दैन हाम्रो स्वस्थ्य राम्रो हुन्छ हाम्रो भारतमा हाम्रो योगा गुरुहरू हुनुहुन्छ श्री आचार्य बालकृष्ण अनि रामदेव बाबा हुनुहुन्छ रामदेव बाबा हुनुहुन्छ तिनीहरूलाई हामी हामी टिभीतिर देखिरहेको हुनुसक् सक्छौँ हामी बिहान बिहानै किनभने योगा गरेको देख्छौँ हामीले अनि तिनीहरूले गरेको देख्दा हामीले पनि योगा गर्नुपर्छ तिनीहरूलाई हेर्दै टिभीतिर हेर्दै बिहान उठेर टिभीमा हेरेर योगा गर्नुपर्छ हामीले पनि तिनीहरूको गरेको हेरेरै